हेलो आज लन्च गर्न जानु पर्छ ल अलिपुर लन्च गर्न जाऊँ न नेपाली उयो रेस्टुरेन्टमा कस्तो कुरा गरेको आऊ न अन्त हाम्रोमा मेरो गाडी निकालौँ एसीमा जाऊँ न त आउनु नि ल मेरोबाट ट्रिट हो

ए ल ल म म मै म दिन्छु नि ल ट्रिट आज ल ल दामी हजुर पक्का रेस्टुरेन्ट राम्रो छ नेपाली रेस्टुरेन्ट हो एकदम मजाको खाना एकदम राम्रो दिन्छ ढिँडोहरू पनि पाइन्छ गुन्द्रुकको अचार सेकुवाहरू पाइन्छ अन्त उयो पनि पाउँछ त्यहाँ हो के भन त साथी त्यो के भन्छ सुकुटी भैँसीको सुकुटी भैँसीको होइन भैँसीको सुकुटीहरू सब पाइन्छ नेपाली सब मजाको छ खाना चाहिँ एकदम दामी छ आउनु ल म मेरोबाट ट्रिट ल ल

ल ल

ए ल ल ल खानु नि अन्त ए ल ल तिमीले जे भन्छौँ त्यही खानु नि ल

ए हो र ए मजाको मजाको उयो छ तर त्यहाँ खाना चाहिँ दामी छ ल ल ल ल ल आइहाल ल